अब हाम्रो गाउँमा त अन्त्योष्टि त अब दुई प्रकार गरिन्छ हिन्दू र ख्रिस्टियन छ प्रायः जस्तो अनि हाम्रो हिन्दूहरूको चाहिँ प्रायः जला के अरे जलाउँछ जलाउँछ पनि गाढ्छ पनि अब ख्रिस्टियनहरूको चाहिँ तपाईँको के भन्छ उनीहरूको चाहिँ गाडछै गाडछ तर उनीहरूको चाहिँ त्यही दिन नै काम सक्छ कामहरू काम क्रिया त्यही दिन नै सक्छ अनि हाम्रो चाहिँ हामी अब कतिजनाले दस दिन बाह्र दिन तेह्र दिन बार्छौँ यो कतिजना तामाङ जातिहरूले चाहिँ एक्काइस दिनसम्म अब के अरे बारेर उनीहरूले एक्काइस दिनमा अन्त्येष्टि क्रिया के रे उयो क्रियाहरू गर्छ र के भन्छ तामाङहरूको चाहिँ प्रायः जलाउँछ अब हामी हामी हिन्दूहरू यो हिन्दू जातिहरूको चाहिँ कसैको जलाउँछ कसैको गाड्छ पनि त्यस्तै छ अब तर हामीले चाहिँ अब नुनहरू चाहिँ अब तेह्र दिनसम्म खाँदैनौँ नुन भयो अरूहरू कतिवटा कुराहरू छ यो जाँड रक्सीहरू यो सप खानु हुँदैन तामाङहरूको चाहिँ प्रायः के अरे खोलिहाल्छ त्यही दिन खोलेर फेरि कामको दिन बार्छ त्यत्ति गरेपछि भइहाल्छ अनि ख्रिस्टनहरूको चाहिँ भजनहरू गाउँदै लान्छ के अरे प्रार्थनाहरू गर्छ निकै समय लाग्छ त्यो दिन दिनभरि नै लाग्छ लगेर खाल्टाको छेउमा लगेर पनि निकै त्यहाँ अब प्रवचनहरू हुन्छ र प्रवचन भइसकेपश्चात त्यहाँदेखि मट्टी सट्टी दिएर यता अलिअलि चिया पानीहरू बनाएको हुन्छ अनि त्यो चियापानी खाइकन त्यो के अरे एउटा गाउँमा के अरे सरौ उठाउने दस्तुर छ त्यो सरौ पनि त्यही दिन नै उठाउँछ हाम्रो जस्तो काम लामो राख्दैन यस्तै प्रकारले गरिन्छ हाम्रोतिर अब यहाँ चाहिँ कतिजना साधुहरू पनि छ र साधुहरूले चाहिँ अब उह भजन उह साधुहरूले पनि भजन गाउँदै लान्छ उनीहरूको चाहिँ तर बाहुन लाउँदैन पण्डित लगाउँछ त्यस्तै प्रकारले गरिन्छ